म आफ्नो घरको म आफ्नो एउटा घरको रेस्पोन्सिबिलिटी भए जिम्मेवारी लिएर बसेको हुनाले आफ्नो परिवारहरूसँग केही गर्नु नसक्दा यहाँ म घरबाट बाहिर विदेसिएर पनि गएँ कति जग्गा गएँ तर जब म पहिलोचोटि गएँ त्यो चाहिँ मेरो लागि एकदमै चुनौतीपूर्ण भयो नयाँ जग्गामा मलाई एकदमै चुनौतीपूर्ण भयो कतिवटा समस्याको मैले सामाधान पनि गर्नुपऱ्यो अलिकति दुःखकष्ट पनि पाइयो त्यसले गर्दाखेरि अलिकति दुःखकष्ट पनि पाइयो केही एक्सपिरियन्स पनि बटुलियो समाधान गर्नुपऱ्यो घरको यादहरू आउँथ्यो आफूभन्दा ठुला मान्छेले आफूभन्दा मसिना मान्छेले कराउँथे डकाउँथे काम अह्राउँथे कतिवटा कुरोहरूलाई लिएर आफू ह्युमिलियट भएर मान दलिन भएर बसेर कराएर गाली खाएर सुनेर भए पनि आफ्नो औ घरको दैनिक परियोजनालाई अगाडि बढाउनको लागि खटिरहनुपर्ने थियो